हाम्रो यता नेपाली अब संस्कृत महिनाहरूको यस्तो पालन हुन्छ कि हाम्रो मेरो छेत्री बाहुनहरूको चाहिँ प्रायः छेत्री बाहुन होइन अरू कास्टहरूको पनि गर्छ नियम तर हामी चाहिँ छेत्री हुनाले चाहिँ हाम्रो चाहिँ अब मिन्सहरू भए पछि होइन जतिखेर मान्छेको उयो हुन्छ त्यतिखेर चाहिँ हाम्रो किचनतिर खानापिना पकाउन हुँदैन नुहाइ धुवाइहरू गर्नु पर्छ एकदम राम्रो होइन अन्त नुहाइ धुवाइ गरेर किचनमा चाहिँ एकदम तिन दिनसम्म चाहिँ कमरातिर पस्न हुँदैन हाम्रो है पुरा बार्नु पर्छ बाजेहरूदेखि बारेर आएको बाबाहरूले जनै लगाएको हुनु हुन्छ त्यही भएर चाहिँ बार्नु हुन्छ अन्त त्यही भएर अरू उयसमा चाहिँ अब हामीले प्याड्सहरू फेरी बस्नु पर्छ होइन अन्त अलिक खाने कुराहरू पनि मजाले खानु पर्छ मिन्स हुँदाखेरि चाहिँ अनि त्यहाँबाट त्यतिखेर चाहिँ एकदम आफूलाई पनि दुधहरू खानु पर्छ हो त्यस्तो प्रोटिन जिनिस चाहिँ खानु पर्छ अब हामीले हेल्दी खाना खानु पर्छ त्यतिखेर चाहिँ मिन्स हुँदाखेरि होइन त्यतिखेर हामीले त्यस्तो नुहाइ धुवाइ गरेर एकदम फ्रेस होइन प्याड्सहरू टाइम टु टाइम चेन्ज गरेर गर्नु पर्छ